यहाँ हामी बसेको जग्गामा चाहिँ धेरै मान्छेहरूले भगवानहरू मान्छ किनभने उनीहरूले धेरै विश्वासहरू पनि गर्छ र पूजापाठहरू गर्छ कसैले पुराण गर्छ कसैले के गर्छ कसैले बुद्धिस्ट गर्छ पहिलातिर ला लामा उयो ल्होसार मनाउनेहरू पनि छ गुरुङहरू जसले ल्होसारहरू मनाउँछ कसैले बुद्धिस्ट मान्छ बुद्धको पूजाहरू गर्छ र हिन्दूहरूले चाहिँ यो जस्तै हाम्रो यहाँनिर गणेश भगवान् भयो शिवजी राधाकृष्ण यस्तोहरू मान्छ र यहाँनिर धेरै प्रकारका मन्दिरहरू पनि छन् जसमा चाहिँ अब थुप्रै मान्छेहरू जान्छ पूजा गर्न अब शिवरात्री आउँछ शिवरात्रीमा शिवको पूजा हुन्छ मन्दिरमा यहाँनिर सबैजना गएर पूजाहरू गर्छ दुधहरू चढाउँछ यसरी नै यहाँको मानिसहरू चाहिँ धेरै विश्वास गर्छ भगवानलाई र उनीहरूलाई पुगी पनि रहेको छ उनीहरूले विश्वास गरेअनुसार